पढाइको कुरा गर्नु पर्दाखेरि चाहिँ अब गाउँको र यता बजार एरियापट्टिको पढाइ चाहिँ अलिकति भिन्नतै छ किन भन्दा चाहिँ अब बजारतिर चाहिँ पेरेन्ट्सहरू पनि एजुकेसन लिएको हुन्छ अन्त स्टुडेन्टहरूलाई पनि टिचर्सहरूले पुरा एजुकेट दिन्छ पेरेन्ट्सहरूले पनि गाइड गर्छ अन्त त्यही अब फेसिलिटिज पनि राम्रै छ बजारतिर अन्त गाउँको कुरा गर्नुभन्दाखेरि चाहिँ गाउँकोहरूको चाहिँ अबअबबो प्राइभेटहरू स्कुलहरू छ तर पनि अब गाउँको मान्छेहरूले चाहिँ अब केल बजारतिरै अब प्राइभेट ए बजारतिरै राम्रो एजुकेट हुन्छ भनेर प्रायःले बजारतिरै लाउँछ अन्त गाउँमा चाहिँ अब अलिकति उ जे उयो गार्जियनहरूले पनि त्यस्तो माइन्ड गर्दैन पढाइमा अन्तखेरि टिचरहरूले जति पढाएको छ त्यतिमै उयो पढा त्यतिमै उयो गर्नुहुन्छ अन्तखेरि यता बजारकोहरूले चाहिँ पुरा गाइड गरेर पढाइ र वेल एजुकेटेड बनाइदिनुहुन्छ